म पश्चिम बङ्गालको जलपाइगुडीमा बस्छु हामी हिन्दू धर्म मान्छौँ यहाँ हिन्दू धर्म मान्ने थुप्रै छन् हिन्दू क्रिस्चियन मुसलमान सबै छौँ हामी वरिपरि थुप्रै जातको मान्छेहरू छौँ र हामी सबै एकै भएर काम गर्छौँ यताउता छुवाछुत जातपातको कुराहरू गर्दैनौँ सबैजना मिलेरै काम गर्छौँ यहाँ चर्चहरू छ चर्चमा मान्छेहरू जान्छन् आश्रम छ सतपालजी महाराजको आश्रममा पनि जान्छन् अलिक अलिक माथि साई मन्दिर छ साई मन्दिरमा पनि जान्छन् सबैजना हामी कसैले कसैको खोजी निन्दा गर्दैनौँ सबैजना एक भएर बस्छौँ हामी गाउँघरमा राम्रोसँगले बस्छौँ यहाँनिर सबै जातको धर्म सबै जात धर्म सबै जातको धर्म मान्ने छौँ जातपात मान्दैनौँ यस्तो नराम्रो विचार गर्दैनौँ सबैलाई एकै नजरले हेर्छौँ यहाँनिर हामी सबै धर्म मान्नेहरू छन् आफ्नो आफ्नो धर्म आफै मान्छन् तर नराम्रो विचार चाहिँ कसैको छैन